मलाई त अब गाउँ नै मनपर्छ किनभने अब पहिल्यैदेखि गाउँमै बसेको हो गाउँमा किन मनपर्छ भन्दा पहिल्यैदेखि बसेकोले गर्दा यहाँको समाजहरू को माया छ है त्यहाँदेखि छर छिमेकीको माया छ वरिपरि हरियाली डाँडाकाँडा तल मुनि टिस्टा नदी बगेको देखिन्छ हो त्यसले गर्दा पारि कञ्चनजङ्घा हेर्नु पाइन्छ त्यसले गर्दा म आफ्नै गाउँ ने मन पराउँछु तर अब बजार सहर हाम्रो कालेबुङ बजार हो र जानैपर्छ र पनि अब बजारमा चाहिँ त्यति बसिन्दैन बेसी होहल्ला हुन्छ हामीले शुन्य जग्गामा बस्ने बानी भएर चाहिँ बजारको वातावरणमा चाहिँ हामीलाई अलिकति मन नपर्दो रहेछ र हाम्रो यहाँ खासमा त हामी त्यही हो खेतीपाती गरेर नै खेतीपाती गरेर नै खान्छौँ गाईवस्तुहरू पाल्नु मन पर्छ हो त्यस्तै छ